म के भनेर भन्छु भन्नुभयो अब गाउँ बस्तीतिर सागपात त हुन्छ होइन रोप्नुपर्यो सिमी रोप्नुपर्यो खोर्सानी रोप्नुपर्यो त्यसको लागि त्यसको लागि चाहिँ अब राम्रो अब राम्रो फलाउनुलाई के को लागि गर्नुपर्छ भन्दा कृषिकार्यबाट चाहिँ हामीले एग्रिकल्चर राम्रो लागि चाहिँ उयो गर्नु चाहन्छौँ होइन अनि त्यहाँदेखिको गाउँ गाउँतिर त अब सब्जीहरू त हुन्छ धेरै हुन्छ होइन त्यसको लागि अब हाम्रो त हाम्रो गाउँतिर त अब धेरै छ अब सेलेरी काम गर्नेहरू होइन त्यसले अब अब त्यसले अनि त्यहाँदेखिको खोर्सानीहरू रोप्दा फेरि खोर्सानीको बिउ रोपिसकेर हामीले थरी थरीको दबाईहरू लगाएर लगाएर होइन अनि फलाउँछ अनि त्यसरी फलाएर जस्तै टमाटर पनि त्यसरी दबाई लगाएर फलायो भने कति अब अर्ग्यानिक सागहरू हुन्छ त्यसमा चाहिँ हामी केही दबाईहरू नलगाएर होइन त्यही दबाईहरू नलगाएर हामी फलाउँछ त्यो ए त्यो त्यो चाहिँ अब राम्रो भयो त्यस्तो दबै लगाएको जिनिसहरू चाहिँ नराम्रो हो नि त त्यस्तोलाई चाहिँ हामीले त्यही अब गाउँतिर मेरो गाउँतिर चाहिँ अब राम्रो चाहिँ अब दबाईहरू नहालेको सागपातहरू खानु खान्छु होइन जस्तै अब दबाईहरू केही नलगाएको खोर्सानी भयो टमाटर भयो सिमी भयो होइन जस्तै अदुवा भयो बिरान् दबाईहरू अ अर्ग्यानिकहरू खान्छ जस्तो बस्तीको मान्छेहरूले त अर्ग्यानिक खान्छ होइन बजारको मान्छेहरू त अब के अरे त्यो कहिले कहिलेको त्यो सुईहरू हालेर होइन त्यस्तो हालेर त राखेर होइन त्यस्तोहरू खान्छ होइन जस्तै अब के अरे एप्पलहरू छ नि बजारमा राखेको एप्पलहरू हामीले घराउ घरमा ल्याउँदा किन एक दिनमै कुहिहालेको बजारमा त्यो दुई तिन दिन राख्दा त केही हुँदैन त होइन त्यस्तो हुन्छ होइन अँ त्यो चाहिँ किन त्यस्तो भएको जस्तो लाग्छ अन्त अर्ग्यानिक हो नि अर्ग्यानिक हो दबाई लगाएको हो नि त दबाई लगाएको हो नि त त्यसले चाहिँ म त्यसले चाहिँ अब कति मान्छेले चाहिँ अब आफ्नै घरमा रोपर अर्ग्यानिक खान्छ होइन अन्त बिउहरू किनेर आफै अर्ग्यानिक खान्छ ताजा खान्छ होइन सागपातहरू सब्जीहरू भयो त्यसरी नै खान्छ होइन कति कति मान्छेले बेच्नुको लागि चाहिँ दबैाई किसिम दबाईहरू किनेर लगाएर त्यसरी खान्छ होइन त्यसरी बेच्छ पनि खान्छ पनि होइन जति सक्दो चाहिँ ताजा दबाई नलगाएको केही नलगाएको खाएको राम्रो हो भन्न चाहन्छु